हाम्रो चाहिँ गाउँमा चापा कल युज हुँदैन हाम्रो चाहिँ गाउँ घरमा पाइपबाटै पानी आउँछ हामी सिन्टेक्सहरूतिर पानी भरेर त्यहीँबाट युज गर्छौँ प्लेन साइडतिर चाहिँ त्यो हुँदैन त्यो सिस्टम हुँदैन चापाकलहरू युज गरेर बाल्टी थापेर चाहिँ त्यो चापाकलको त्याँ ह्यान्डललाई चाहिँ थि हातले नै थिचेर पानी निकाल्छ कति जगामा चाहिँ त्यो चापा कल पनि हुँदैन कुवाबाट चाहिँ पानी निकाल्छ त्यो कुवामा चाहिँ डोरीले बाल्टीमा डो डोरीमा बाल्टी बानेर चाहिँ डो त्यो हातले तानेर निकाल्छ अन्त त्यही पानीलाई मान्छेहरू त्यही पानी पिउँछ लुगाहरू धुनुतिर युज गर्छ खानाहरू पकाउनतिर फुल रुखहरूतिर प्लान्टहरूतिर हाल्नमा पनि त्यही युज गर्छ